हाम्रो संस्कृतिमा महिलाहरूको मासिक धर्मलाई कसरी व्यवहार गरिन्छ भने पूजाहरू कोठामा हामीलाई पस्नु दिँदैन छुवाछुत गर जस्तै कि चुला छुनु दिँदैन कुचो छुनु दिँदैन फर्स्टको दिनमा चाहिँ बाइस बाइस दिनसम्म हामीलाई घरमा पस्नु दिँदैन अरूको घरमा जानु पर्छ आफ्नो आमा बाबालाई हेर्नु हुँदैन वा प्रायः जस्तो चाहिँ बाबालाई दाजुलाई हेर्नु हुँदैन आफ्नो घरको धुरी हेर्नु हुँदैन बाइस दिनसम्म अर्को अरूको घरमा बस्नु पर्छ अरूको घरमा सुत्नु पर्छ अनि पहिलाको जस्तो कपडा कपडा युज गर्ने त्यस्तो चलन छैन अहिले मलाई जहाँसम्म लाग्छ अहिले त हामी चाहिँ प्याड युज गर्छौँ होइन हामी आफ्नो ज्यान आफ्नो शरीरलाई आफै स्वास्थ्य राख्छौँ डेली नुहाएर हुन्छ कि के गरेर हुन्छ आफ्नो शरीरलाई आफै स्वास्थ्य राखेर सफा सुग्घर राख्छौँ अनि र म के चाहिँ भन्न चाहन्छु भने जहाँ चाहिँ पूजाहरू लगाएको हुन्छ पूजामा छुनु हुँदैन पितृहरूको श्राद्ध गर्दाखेरि त्यहाँ छुनु हुँदैन त्यो चाहिँ मलाई ठिक लाग्छ तर जहाँ पायो त्यहीँनेरि त्यो छुनु हुँदैन छुवाछुत भेद भाव गर्छ त्यस्तोमा हामीलाई अलग्गै बस्छ यो न छुअ त्यो छु न छुअ के हामी आफै सफा सुग्घर छौँ भने हाम्रो भित्र कहाँबाट मैला हुन्छ हाम्रो त्यस्तो उनीहरूले चाहिँ सोच्दैन र मलाई चाहिँ जहाँसम्म लाग्छ हामी आफै सफा सुग्घर छौँ र हामीले सफा राखिराखेको छौँ भने घरको सानोतिनो त छुँदा केही हुँदैन र भित्री पितृहरूको र भित्र पूजामा पूजामा केही चढाएको चिजहरू छुनु हुँदैन पितृहरूको सामानलाई छुनु हुँदैन त्यो चाहिँ ठिक हो तर पहिलाको मान्छेले अब कता हो कता छुट्याउँथ्यो अहिले त त्यस्तो छैन र तर कतिजनाले अहिले अब खानाहरूमा बार्छन् अलगै बसेर खानु पर्छ खाटमा सुत्नु दिँदैनन् भुइँमा भुइँमा ओछ्यान लगाएर सुत्नु पर्छ आफ्नो लुगा आफै अलग्गै राख्नु पर्छ नुहाउनु जानुको लागि अलग्गै र अलग्गै बाथरुम हुन्छ अलग्गै बनाइदिन्छन् उनीहरूले सानो बढी बारेर त्यस्ता टा टाइपका हुन्छन् तर अहिलेको जमानामा चाहिँ मलाई चाहिँ कहाँसम्म लाग्छ भने यो पनि कमन कुरा हो केही छैन आफै सफाइ सफाइहरू राखेको छ भने त राम्रो भइहाल्छ